हाम्रो राज्यमा चाहिँ अब थुप्रै धर्मस्थलहरू जस्तै अब पूजास्थलहरू मन्दिरहरू चर्चहरू अब थुप गुम्बाहरू सबै छ होइन बेसी जस्तो चाहिँ हाम्रो उयोमा चाहिँ अब हाम्रो राज्यमा चाहिँ उयो छ हौ चर्च चर्च र मन्दिर चाहिँ बेसी छ अनि चर्च मन्दिर गुम्बा बेसी छ होइन मस्जिदहरू चाहिँ त्यति साह्रो छैन सबै मुस्लिमहरू छैन मुस्लिमहरू छैन भन्दा पनि छ तर त्यति के त अब जस्तै दा हिन्दुहरू क्रिस्चियनहरू जस्तो अब जस्तो बुद्धिस्टहरू क्या त बुद्धिस्टहरू चाहिँ छैन ए छ होइन बेसी छ उयो चाहिँ छैन अल्ला मान्नेहरू चाहिँ छैन अब जस्तै मस्जिदहरू अब उनीहरूलाई मुसलमान भन्छ मुसलमानहरू चाहिँ छ तर त्यति बेसी चाहिँ छैन हो अब हाम्रो उयोमा चाहिँ जस्तै अब हाम्रो राज्यमा चाहिँ हेर्नुपऱ्यो भने चाहिँ हेर्नुपऱ्यो भने चाहिँ उयो छ हौ के पो बेसी भन्नु बेसी चाहिँ हाम्रोमा चर्च छ चर्च जस्तै अब दार्जिलिङमा क्रिस्चियनहरू बेसी छ दार्जिलिङमा पनि दार्जिलिङ चर्च अब त्यो नामहरू त त्यति साह्रो थाहा छैन होइन मलाई याद भएकोहरू चाहिँ अब कालिम्पोङमा छ जस्तै कालिम्पोङमा के चर्च छ ए सिएनआइ चर्च छ त्यसलाई युसिएनआइ होइन के पो भन्छ त्यसलाई एलसादाइ चर्च छ त्यहाँनिर आठ माइल आठ माइल नौ माइल त्यतैतिर होला हौ छ त्यहाँदेखि आरसी चर्चहरू छ जस्तै हाम्रै एरियामा भनौँ भने यहाँनिर मिरिकमा रोमन क्याथोलिक छ त्यहाँदेखि फेरि अप्पर स्कुलमा उयो छ इन्डिपेन्डेन्ट छ त्यहाँदेखि फेरि तल क्रु क्रुसेव छ त्यहाँदेखि केजिजेचीहरू अब हो त्यस्तो थुप्रै छ के त थुप्रै चर्चहरू छ अनि मन्दिर भने पछि मन्दिर अँ छ जस्तै अब सिलगढीदेखि आउँदाखेरि त्यहाँनिर उयो के पो कालीमन्दिरहरू छ होइन त्यहाँदेखि त्यति बेसी अब यो गाउँहरूतिर चाहिँ बेसी अब हाम्रो एरियातिर बेसी मन्दिर छैन अन्त गुम्बाहरू चाहिँ छ गुम्बाहरू चाहिँ छ गुम्बा लाभामा ठुलो गुम्बा छ गुम्बा डाँडामा गुम्बा डाँडा गुम्बा गुम्बा छ अलगढामा पनि गुम्बा छ कालिम्पोङमा पनि थुप्रै थुप्रै गुम्बाहरू छ